कुनै नयाँ खानेकुरा बनाउँदा चाहिँ मैले चाहिँ फर्स्टमा दिदीहरू आमाहरूबाट सोध्छु र उनीहरूले पनि जान्नु भएन भने अब उनीहरूलाई पनि थाहा भएन भने चाहिँ म चाहिँ युट्युब च्यानल हेर्ने गर्छु र त्यहीँबाट चाहिँ म बुझ्छु र त्यहीँबाट चाहिँ म बुझेर बनाउने गर्छु र धेरै बना बनाएको छु र युट्युब च्यानलबाटै गर्छु र आमा बाबालाई पनि सोध्छु सोध्ने गर्छु